हेलो ए अङ्कल तपाईँलाई मैले हिजो राति कल गरेको थिएँ नि राति क्या दस बजीतिर कल गरेको थिएँ नि

मैले अर्डर गरेको थिएँ नि गाडी म अर्जेन्ट मलाई बिहान चाहिँ झर्नु पर्ने थियो सिलगढी हो अनि अर्जेन्ट काम थियो मेरो दिउँसोको काम थियो र मो बिहानै जानु पर्ने थियो अन्त चाहिँ गाडी अर्डर गरेको थिएँर गाडी बिहान ढिलो पनि आयो होइन त्यो पनि ठिकै छ

एकदम गाडीको कन्डिसन यस्तो खराब थियो होइन मलाई झ्याउ लाग्यो त्यो गाडीमा होइन अन्त त्यो गाडी जाँदा जाँदै एकताल त घुममै उयो भयो पङ्कचर भयो र अन्त छिटो छिटो मेकानिकहरू त्यहाँ गएर भइहाल्यो एकपल्ट चाहिँ तल रोहिनी रोहिनीको तेर्सोमा चाहिँ फेरि पङ्कचर भयो अन्त चाहिँ त्यहाँनिर चाहिँ अब साह्रो पर्यो होइन अन्त मलाई टाइम पनि अब मेरोमा बेसी थिएन अन्त मलाई ढिलो भयो अन्त त्यस्तो गाडीको कन्डिसन एकदम नराम्रो थियो एकदम नराम्रो सिटहरू सब च्यातिएको टायर पङ्कचर मैला न मैला गाडी हर हरनले पनि काम नदिने हजुर त्यस्तो गाडी थियो तपाईँले त्यस्तो पठाइदिनु भएछ अन्त त्यत्रो मैले तपाईँलाई हेर्नुहोस् पैसा पनि अब मैले तपाईँलाई फुल पेमेन्ट गरेको त्यो पनि राति नै गरिदिएको अनलाइन पेमेन अन्त तपाईँले त्यस्तो गाडी पनि ढिलो न ढिलो पठाइ दिनुभयो हजुर अन्त अर्जेन्ट काम थियो मेरो अर्जेन्ट थियो दिउँसोको काम थियो बरु त्योभन्दा राम्रो त म अन्त भाडा गाडीमा जान्थेँ टाइममा पनि पुग्थ्यो होला राम्ररी छिट्टै पुग्थेँ टाइममै पुग्थेँ राम्रै हुन्थ्यो भाडा गाडीहरू राम्रो हुन्छ राम्ररी स्याहारेको हुन्छ तपाईँले चाहिँ त्यसरी गाडीहरू कम्पनी भन्छ मैले राम्रो सोचेर अर्डर गरेको थिएँ र त्यस्तो कन्डिसनको गाडी पठाइदिनुभयो टायर पङ्कचर हुने हरन नबज्ने सिटहरू सब च्यातिएको अप्ठ्यारो न अप्ठ्यारो मैला न मैला अस्पट लाग्ने गाडी

त्यही तपाईँलाई म त्यही भनेर चाहिँ कल गरेको थिएँ हजुर एकदम हजुर अन्त हिजो टाइममा पनि पुगिनँ म हजुर टाइममा पनि पुगिनँ हजुर त्यही भनेर कल गरेको थिएँ हुन्छ अब आइन्दाखेरि चाहिँ त्यस्तो नहोस् होइन अलिक राम्ररी हेरेर गरिदिनुहोस् अब मान्छेले राम्रो सोचेर तपाईँलाई अर्डर गरेको हुन्छ फुल पेमेन्ट गरिदिएको हुन्छ फेरि अनलाइन हुन्छ अन्त त्यो रिटर्न पनि अब कसरी गर्नु अब गइसकेर अब बिहान गाडी घरमै आइपुगेको हुन्छ हुन्छ अङ्कल हुन्छ हुन्छ अब आइन्दा चाहिँ त्यस्तो नहोस् त्यति म त्यति चाहिँ त्यति भन्न चहान्छु हुन्छ